हेलो के भन्नुभयो तपाईँको कुरै बुझ्न सकिनँ कसरी चाहिँ हुन्छ त्यो त मैले त सिलगढीको टिकट चाहिँ कालिम्पोङको दिएछु कसरी हुनसक्छ त्यो हेरेरै दिएको हुन्छ त हामीले डेट बाई डेटको हुन्छ डे बाई डेको हुन्छ कसरी त्यो भयो त्यो टिकट राख्नुभएको छ तपाईँले त अन्त कालिम्पोङ कालिम्पोङ भन्नुभएको थियो होइन होइन होइन त्यसरी चाहिँ कहिले दिएँ मैले मैले त अन्त जानुहुन्छ भनेर सायद अरू बेला जानुहुन्छ भनेको होइन कसरी अन्त ए अब त्यो पैसा त काटियो त पाउनु मुस्किल पर्छ आजको डेटमा गइसक्यो के गर्ने हँ ठिकै छ ठिकै छ ठिकै छ ठिकै छ भइहाल्छ अब नसुर्ताऊ कहिलेकाहीँ त्यस्तो भइहाल्छ ठिकै छ त्यो मिलाइदिउँला टिकट त छ होइन तपाईँकोमा टिकट मलाई देखाउनु पर्यो टिकट चाहिँ देखाउनुपर्छ त्यसो भए अँ त्यो त्यो त्यसमा चाहिँ अलिकति सबै फर्किन सक्दैन त्यसमा चाहिँ त्यो चार्ज त्यो चाहिँ काटिन्छ ठिक छ